अब पहिलानिर चाहिँ हामी साथीहरू सबैजना भेला भएर होइन खेल्ने अब गर्थ्यौँ कुद्ने गर्थ्यौँ होइन अन्तखेरि अब स्कुलहरू जाँदाखेरि रमाइलो गर्दै गएकोहरू होइन अन्त त्यसले चाहिँ मलाई अब पुरा खुसी पार्छ अन्तखेरि अब पहिलानिर अब यस्तो कम्पिटिसनहरू हुुँदाखेरि डान्सहरू गरेको होइन मैले जितेकोहरू सोच्दाखेरि मलाई खुसी लाग्छ अन्त ड्रइङ कम्पिटिसनहरू भएर म सबैलाई छोडेर अब फर्स्टहरू भएको सोचेर मलाई अब पुरा खुसी लाग्छ अन्तखेरि अन्तखेरि त्यतिले मलाई अब खुसी पार्छ अन्तखेरि अब आमाहरूसँग घुम्नु गएको पापाहरूसँग मिरिकहरू घुम्नु गएको होइन त्यतिखेर अब मलाई खुसी लाग्छ सोचेर नै अन्त अब साथीहरूसँग खेलेको कुदेको पारी बोजुहरूकोमा गएको आफ्नो बोजुहरूकोमा गएर घुम् घुम्नु गएकोहरू अब मलाई त्यतिबेला खुसी लाग्छ त्योहरू सोँच्दा त्यो दिनहरू सोँच्दा मलाई खुसी लाग्छ